मेरो चाहिँ यो बगैँचाहरू मलाई चाहिँ किरा लामखुट्टेहरूले चाहिँ धेरै नै बिगार गर्नु खोज्छ र म यसको लागि चाहिँ धेरै नै सुरक्षा गर्नुको लागि चाहिँ मल जल हाल्छु झारहरू गोड गाड गर्छु टाइम टेबलमा त्यसलाई पानी मल जल पुर्याउँछु त्यहाँबाट भएन भने दोकानबाट दबाई सबाई ल्याएर चाहिँ स्प्रेबाट छिट्छु मच्छरहरू भगाउनुको लागि के हरे त्यहाँनेरि अब केहीको धुवाँहरू लगाउँछु त्यहाँबाट अनि स्प्रेहरूले दबाई सबाई छिट छाट गर्नु पऱ्यो मच्छर भगाउनुको लागि किरा झुसुलेहरूको लागि पनि केही केही दबाईहरू केमिकलहरू स्प्रे गरेर छिटाएर चैँ त्यसलाई चाहिँ म बचाउन कोसिस गर्छु यस्तरी नै ल धन्यवाद